म मलाई खाना पकाउनु मेरो आमाले सिकाउनु हुन्थ्यो मो खाना पकाएर आमालाई खाना पकाएर दिँदाखेरि मेरो आमा परिवारहरू सबै खुसी हुन्थे अहिले आमाले मलाई खाना पकाउनु सिकाउनु भएको थियो र म अहिले आफ्नो घरमा पनि राम्रोसँगले खाना पकाएर आफ्ना प परिवारलाई राम्ररी खाना पकाएर ख्वाउन सक्छु सबैजाना मेरो मैले पकाएको खाना खाएर सबै खुसी हुन्छन्